नृत्यले मानिसहरूलाई स्वस्थ रहन धेरै ठुलो मद्दत गर्छ अब हेर्नुहोस् नित् नृत्य गऱ्यो भने हाम्रो शरीरको सबै थकावटहरू पनि दूर भएर जान्छ स्वास्थ्यलाई पनि ठिक राख्छ शरीरमा भएको के के बिमारीहरू पनि नष्ट भएर जान्छ किनभने नृत्य गऱ्यो भने एउटा एक्सरसाइस गरेकोजस्तै हुन्छ किनभने अब हामी इस एक्सरसाइस गर्नु पाउँदैन घरको कामकाजले गर्दाखेरि बिहानको वक जानु पाउँदैन तर एकछिन गीत खोलेर हामीले नृत्य गऱ्यो भने शरीरको एउटा इक्सरसाइस गरेको वक गरेको बराबरै हुन्छ किनभने शरीरको पुरा प शरीरबाट पुरा पसिना निक्लेर थकावट दूर गर्छ शरीरलाई हल्का फिल गराउँछ अनि मेन्टल्ली एकदमै खुसी राख्छ नृत्यले दिमाग नै फ्रेस भएको जस्तो हुन्छ त्यसै कारण मलाई नृत्य गर्नु चाहिँ एकदमै मनपर्छ अनि एकदमै नृत्य गरिसकेर बसेपछि एकदमै खुसी लाग्छ सबै गमहरू भुलेको जस्तो लाग्छ त्यसै कारण नृत्य गर्नु मलाई एकजम एकदमै ज्यादा मनपर्छ